दार्जिलिङ जिल्लामा उपलब्ध क्षेत्रीय यातायात गर्ने विकल्पहरू चाहिँ लोकल ट्रेन भयो बस भयो अनि गाडीहरू भयो होइन अन्त उनीहरू चाहिँ दार्जिलिङको वासिन्दाहरूको जीवनमा चाहिँ ठुलो प्रभाव पारेको छ होइन मान्छेले चाहिँ यो प्रायः बजारको मान्छेहरूले चाहिँ अब स्टेट बस नै प्रिफर गर्छ होइन ट्राभल गर्नु अब सपोज सोनादा टू सिलगढी जानु हो भने चाहिँ अब गाडीमा चाहिँ भाडाहरू पुरा लाक्छ होइन प्लस गाडी पनि गाडी बिचमा पुरा रोक्छ रोक्दै रोक्दै रोक्दै जान्छ फेरि पेसेन्जर भोरिनु पनि पुरा टाइम लाग्छ दुई तिन घन्टा त अब त्यहीँ पेसेन्जर पर्खिँदै लाग्छ होइन अन्त फेरि बाटोमा रोक्दै रोक्दै गाडीमा चाहिँ पुरा टाइम लाग्छ होइन तर बसमा चाहिँ अब बसको फेयर पनि एकदमै अब पोसाउँछ होइन सिलगढी सस्तो छ पोसाउँछ अनि बस चाहिँ अब त्यस्तो हत्तपत्त रोक्दै रोक्दै रोक्दै रोक्दै जाँदैन नि त एकपल्ट रोकियो भयो होइन त्यही लागि चाहिँ मान्छेहरूले प्रायः ट्राभल गर्नु छ भने चाहिँ बस नै प्रिफर गर्छ अब पाँच किलोमिटरहरू भयो नौ किलोमिटरहरूको लागि चाहिँ बस नै प्रिफर गर्छ अन्तखेरि छेउ छेउको जग्गा जानु भने चाहिँ उनीहरू ट्याक्सीमा जान्छ होइन अन्त बजारको मान्छेहरूलाई चाहिँ फेरि गाडीहरू पाउनु सजिलै भइहाल्छ उनीहरू जतिबेला निस्के पनि उनीहरूले गाडी पाइहाल्छ तर अब उयो गाउँ बस्तीहरूको मान्छेहरूलाई चाहिँ पुरा प्रोब्लम फेस गर्छ उनीहरूले ट्राभल गर्दा चाहिँ अब उनीहरूको गाउँको गाडीहरू दुई तिनवटा हुन्छ त्यो पनि अब कोहीबेला आएन भने उनीहरू बजारहरू आएन भने उनीहरू बजार आउनु पाउँदैन होइन एउटा मात्रै गाडी हुन्छ दुइटा मात्रै गाडी हुन्छ आएन भने उनीहरूको कामहरू नै रोकिन्छ फेरि अब गाउँको गाडी चाहिँ अब छिटै हिन्छ होइन नौ बजीति नौ बजीहरूतिर सात बजीहरूतिरै हिँड्ने गर्छ तर अब छिटो हिन्छ त्यही लागि उनीहरू आफ्नो कामहरू छोडछाड पारेर अब आउनु पऱ्यो भने चाहिँ बजार आउनु पऱ्यो भने चाहिँ उनीहरूलाई अब एकदिन नै जस्तो नै लाग्छ अब छिटो आउँछ फेरि उनीहरूको टाइम हुन्छ ढिलो ढिलो नै फर्कि ढिलो फर्किन्छ होइन उनीहरूको अब एकदिन जस्तो नै जान्छ बजार आउँदा जाँदा चाहिँ हो अनि अर्को चाहिँ उनीहरूले जहिले भन्यो तहिले गाडी पाउँदैन एमर्जेन्सीमा अब उनीहरू केही दुःख बिमार पऱ्यो भने अब गाडीहरू नै पाउँदैन अब उनीहरूको फेसिलिटी रोडको फेसिलिटीहरू पनि नभएर हो हो अनि त्यही हो रोडको फेसिलिटीहरू पनि नभएर गाडीहरू पनि कम्ती भएर चाहिँ उनीहरूले प्रोब्लम फेस गर्छ कति बस्तीको मान्छेहरूले चाहिँ कति प्रोब्लम फेस गर्छ यो ट्रान्सपोटेसनमा चाहिँ हो